हेलो क्याब वाला भाइ बोलेको अघि मैले मार्केट जान लागि तपाईँहरूकोबाट क्याब बुक गरेको थिएँ है तर मेरो अचानक हिँड्ने बेलामा गेस्टहरू आउनुभएछ अन्त म अहिले जान सकिनँ त्यो कारणले गर्दाखेरि चाहिँ मैले अघि नै भाडा त पे गरिहालेको थिएँ त्यसमा मेरो भाडा रिटर्न हुन्छ होला नि है फर्काइदिनु हुन्छ होला नि अब सधैँ तपाईँहरूकोबाटै लगिरहेको क्याब हो चिनाजानै हो त्यो कारणले गर्दाखेरि चाहिँ मलाई नरिसाई त्यो मेरो पैसा चाहिँ फोन पे गरेर गर्न सक्नुहुन्छ भने फोन पे गरिदिनु होस् गुगल पे गरिदिनु सक्नुहुन्छ भने गरिदिनु होस् त्यो पनि छैन भने चाहिँ म मलाई कन्ट्याक्ट गर्नुहोस् कि मेरो एकाउन्ट नम्बर पठाइदिन्छु होइन तपाईँहरूले मलाई त्यो रिटर्न गरिदिनु होस् न ल नरिसाइकन ल भाइ म फेरि भोलि जाँदाखेरि तपाईँलाई नै कल गर्छु नि मेरो गेस्टहरू जाँदा तपाईँलाई बोलाउँला नि है भाइ नरिसाउनु है मसँग त एकै दिदी बोल्दैछु होइन अब कोही बेला त्यस्तो भइहाल्छ तपाईँले मलाई पर्खिरहनु भएको थियो होला हिँड्ने बेलामा गेस्टहरू आएर असुविधा भयो अनि म भोलितिर कु बुक गऱ्यो भने चाहिँ तपाईँलाई भन्छु नि ल भाइ अन्त तपाईँकोबाट अब त्यो गुगल पेहरू हुनसकेन भने चाहिँ मलाई कल गर्नुहोस् कि म एकाउन्ट नम्बर अहिले पठाइदिन्छु मलाई रिटर्न गरिदिनु होस् न ल मेरो भाडा चाहिँ नरिसाइकन ल भाइ प्लिज यति चाहिँ गरिदिनु होस् ल भाइ